परिवारहरू कृषिमा भए पनि धेरैले कृषिमा पेशामा नलाग्न रोजेको देखिन्छ किनभने कृषि गरेर नै आजको दिनमा भविष्य बनाउनु सकिन्छ जीवन धान्न सकिन्छ भन्ने कुनै यस्तो किटान गर्न सकिँदैन र आफ्नो भविष्य बनाउनुको निम्ति आफ्नो छोराछोरी बाल बच्चाहरूको भविष्य राम्रो बनाउनुको निम्ति पनि मान्छेले कुनै पनि रोजगारहरू अप्नाउनु पर्ने हुन्छ अनि धेरै पैसा कमाउनुका निम्ति अथवा आफ्नो जीवनलाई सुविधाजनक सन्तुस्टिजनक जिउनुको निम्ति पनि मानिसलाई धेरै पैसा चाहिन्छ त्यसैले त्यो सबै कुराहरू कृषिबाट प्राप्त हुन सक्दैन त्यसैकारण हुनसक्छ आजभोलि धेरै भन्दा मानिसहरू कृषि छोडेर अन्य नोकरीहरू जागिरहरू गर्नतिर नै धेरै रुचाउँछन् र कृषिको महत्त्व के छ भन्दाखेरि चाहिँ कृषिले चाहिँ हामीलाई दिनदिनै जति पनि बजारमा आइरहेको यो खाने कुराहरू स्वादिस्ट त हुन्छ तर यो स्वास्थको निम्ति राम्रो होइन र हामीले आफ्नो शरीरलाई तन्दरुस्त राख्नुको निम्ति हामीले आफैले उगाएको उब्जाएको जैबिक आहारहरू नै सेवन गरेको चाहिँ राम्रो हो यसबाट चाहिँ धेरै रोगहरूदेखि हामीलाई बचाउँछ र आफ्नो शरीर पनि तन्दरुस्त रहन्छ